अब पहिलाको युगमा है यो जातहरू छुट्ट्याउने कामहरू गर्थ्यो है अहिले म साथी भाइहरूसँग धेरै जग्गाहरू घुम्न जान्छु होइन तर अहिले मज त्यस्तो जात मेरो सबै जातको साथीहरू छ त्यस्तो जातको केही भेदभाव नै हुँदैन म त एउटा एउटा मतलब लोवर कास्ट फेमिलीबाट नै बिलोङ गर्छु र पनि मेरो साथीहरूले कहिँले पनि छुट्ट्याउँदैन है अनि एउटै नजरले हेर्छ है त्यो भेदभाव गर्दैन